मैले एउटा ज्याकेट लिएको थियो अनलाइनबाट होइन सबैले लिँदै थियो अन्त त्यही देखेर मैले लिएको तर मैले लिँदाखेरि चाहिँ अरूहरूको त राम्रै आयो मैले लिँदाखेरि चाहिँ त्यस्तो खास आएन हो आफैँलाई त्यो के नसुहाउने भन्ने हो कि त्यो राम्रै थिएन न क्वालिटी राम्रो होस् हो न उयो राम्रो होस् कलर धुँदा पनि कलर पुरा जाने त्यो त्यो त राम्रो छैन रहेछ अन्त अब त मलाई मन परेन अब नेक्स्ट टाइमदेखि त मगाउँदिनँ पनि त्यो ज्याकेट त राम्रो पनि छैन रहेछ मैले चाहिँ कति उयो चाहिँ गरेँ कि भएन